तपाईँ फ्लिपकार्टको स्टाफ बोल्नु भएको तपाईँको यहाँ त लुगाहरू त एकदमै नराम्रो पो पाउँदो रहेछ त मेरो यत्ति पैसा खर्च गरेर मलाई त्यो नयाँ लुगाहरू मगाएको तपाईँले त साह्रै दिल्लगी लाग्दो फाटिहालेको पो दिनु भएछ त ड्यामेज कत्ति छ त्यसमा कसरी चलाउनु भन्नोस् त साह्रो पर्छ त हामीलाई त अन्त यसरी कहाँ मिल्दैन नि तपाईँले त्यो एउटा उयो सर्टको तपाईँले तिन सय चार सय लिनु भएको छ एउटा प्यान्टको तपाईँले हजार लिनु भएको छ त्यस्तो च्यातिएको ड्यामेज पठाएर हुन्छ तपाईँको त अब म तपाईँ मलाई पैसा फर्काइदिनोस् म तपाईँको अब यो हुँदैन रहेछ तपाईँहरूकोबाट त कहाँ हौ त्यस्तो त साह्रै दिल्लगी भयो नि तपाईँहरूको त अन्त मैले मगाएको चिजहरू तपाईँले यसरी पठायो भने म कसरी चाहिँ तपाईँहरूकोबाट मगाउनु मलाई त केही छैन सुन्दिनँ मलाई चाहिँ मेरो पैसा चाहिँ रिटर्न हुनुपर्छ जत्ति खर्च भएको छ त्यत्ति नै रिटर्न हुनुपर्छ नि त्यसको बद्लीमा म नयाँ लिदिनँ तपाईँहरूकोबाट डल्लै ड्यामेजै पाउँछ पछिपट्टि गएर मेरो त्यो डल्लै बाङबुङ भयो भने चाहिँ के के कसरी गर्नु त्यो चाहिँ मेरो पैसा खालि वेस्ट हुँदैन म आउँदैछु त्यहाँ बजारमा तपाईँको स्टोरमै आउँदैछु म तपाईँको तपाईँहरूले त दिल्लगी गर्नु भयो त अन्त आम्मामामा कसरी गर्नु त्यसरी त त्यत्ति पैसा तिऱ्यो तिऱ्यो तिन चार हजार रुपियाँ तिरेर राम्रो राम्रो आउँछ कि दसैँतिर भएन त्यसरी म आउँदैछु तपाईँको भोलि बजार नौ बजीतिर